हजुर बहिनी भन्नु होस् न के थियो बहिनी हजुर

अहिले बै अहिले अहिले बहिनी दसैँको लागि भेराइटिज जुत्ताहरू आएको छ कि अब नानीहरूको लागि पनि राम्रो अब फेन्सी फेन्सी जुत्ताहरू आएको छ अनि जेन्ट्सहरूको लागि पनि आएको लेडिजको लागि त एकदमै हाई हिल ब्लक हिल्स अनि बुटहरू विन्टरको लागि बुटहरू पनि आएको छ बहिनी आउनु होस् न हेर्न अहिले डिस्काउन्ट छ सेल चलिरहेको छ

हजुर हजुर हजुर बहिनी हुन्छ बहिनी आउनु होस् न नानीहरूको नानीहरूको साइजमा पनि तपाईँले पाइहाल्नु हुन्छ नानी सानो साइजमा छ आउनु होस् ए मेरोमा मेरो दोकानमा तपाईँले तिन चार वर्षको देखि पाउनु हुन्छ तिन चार वर्षदेखि स्टार्ट छ मेरो दोकानमा तपाईँ आउनु होस् न हेर्नु होस् बहिनी किनभने अहिले दसैँको सेल पनि लागिरहेको छ तपाईँलाई म डिस्काउन्टमै छोडदिहाल्छु नि तपाईँ त्यो चिनिरहेकै बहिनी हो आउनु होस् म मिलाई दिन्छु नि हिल्सहरूमा हाई हिल्सहरू छ बहिनी अब फोर इन्चेस थ्री इन्चेस अब तपाईँलाई अलिक कम्तीको चाहियो भने टु इन्चेसहरूमा पनि छ आउनु होस् न छ छ छ छ बहिनी हुन्छ बहिनी हुन्छ हुन्छ